भारतका अधिकारिक भाषाहरू थुप्रा छन् जसमा चाहिँ हाम्रो धेरैवटा आउँछ कुन कुन हुन् भन्दाखेरि चाहिँ हाम्रो हिन्दी नेपाली आसामिज बङ्गाली कन्नड त्यहाँबाट तामिल त्यहाँबाट तेलुगु त्यहाँबाट पन्जाबी त्यहाँबाट गुजराती मराठी नेपाली र यसमा धेरै अरूवटा जुन पनि छन् र हाम्रो सबै गर्दाखेरि हाम्रो सोह्रवटा भाषाले चाहिँ मान्याता प्राप्त गरेका छन् र हामी हामी यो भारतवर्षभित्र बोल्ने भाषा भनेको चाहिँ हाम्रो यो हिन्दी हो र हिन्दीमै हामी वार्तालाप गर्छौँ हामी कुनै नयाँ मान्छेसँग केही चिज जान्नु छ केही चिज बोल्नु छ भने हामी हिन्दीलाई नै एउटा माध्यम बनाएर हामी बोल्ने गर्छौँ र इङ्लिस् पनि अहिले देशको धेरैवटा जग्गामा बोल्ने गर्छ किनकि हाम्रो यो इङ्लिस् भनेको चाहिँ हाम्रो एउटा युनिभर्सल ल्याङ्ग्वेज जसमा चाहिँ विश्वले मानेको एउटा भाषा हो र हामी कुनै हामी भारतवर्षदेखि बाहिर जानु पर्दाखेरि चाहिँ हामी इङ्लिस् बोल्नुपर्ने हुनेछ हो र हामी चाहिँ म चाहिँ एउटा नेपाली हो र म नेपाली भाषामा हाम्रो यो हिल्ली एरिया जुन चाहिँ हामी नर्थ इस्ट भन्छ त्यहाँ चाहिँ हामी नेपाली बोल्ने गर्छौँ जुन चाहिँ मेरो जग्गाको नाम हो कलिम्पोङ यहाँ चाहिँ नेपाली नै चल्दछ र म चाहिँ नेपालीमै वार्तालाप गर्छु यता हाम्रो जुन चाहिँ वातावरण छ यता सोसाइटी छ हाम्रो जुन सबै यहाँनिर हाम्रो नेपाली नै चल्दछ र सिक्किम भयो सिक्किममा पनि नेपाली नै चल्दछ र अरू धेरै थुप्रा जग्गाहरू छन् जसको आफ्नो आफ्नो भाषाहरू छन् र आफ्नो आफ्नो भाषामै उनीहरू बोल्दछन् र जुन माध्यम चाहिँ हाम्रो भारतवर्षमा चल्छ भन्ने चाहिँ हाम्रो हिन्दी हो र हिन्दी नै हाम्रो एउटा सबैभन्दा ठुलो वार्तालाप गर्ने कुनै एउटा देशले राखेको एउटा माध्यम चाहिँ हिन्दी नै हो